अब अहिले कृषिबारे भन्नुपर्दा चाहिँ अब गाउँठाउँमा उब्जाएको सागसब्जी है फसलहरू धान अन् दालहरू नै अब एकदम राम्रो भाउ पाउने हुन्छ यो ताजा भएकोले र यो चाहिँ अब ताजा खानाले अब स्वास्थ्य पनि राम्रो हुन्छ र माछा चाहिँ अब हाम्रो यहाँ गाउँतिर घरमा नै पालेको हुन्छ एकदमै घरको चारो दिएर हो अन्त पशुपालनमा चाहिँ गाई भयो गाई पाल्नु हुन्छ भैँसी पाल्नु हुन्छ अब गाई पाल्दा चाहिँ के हुन्छ भने गाईको अब दुध दुधले दुध बेचेर अब महिनैपिच्छे आर्थिक सहयोग हुन्छ भने अब त्यसको मलहरू हुन्छ यो मलले नै अब घरमा सागसब्जीमा लाउँदा एकदमै राम्रो हुन्छ फसल धानहरू मकैहरू पनि एकदमै राम्रो हुन्छ पशुपालनमा चाहिँ यो गाई पाल्दा एकदमै राम्रो अन्त यो कृषिको प्रविधिले चाहिँ अब हामीलाई के मद्दत गरेको छ भने अब कृषि गर्नाले अब हामी यहाँ धान रोप्छौँ दाल रोप्छौँ सागसब्जी रोप्छौँ अब यो चाहिँ हामी यसलाई बाहिर लगेर गाउँदेखि बाहिर लगेर बेच्दा अब यसको बजार भाउ एकदमै राम्रो पाउँछौँ ताजा भएकोले गर्दा र यसमा हामीलाई धेरै आर्थिक सहयोग हुन्छ अन्त अहिले हामीलाई चाहिँ अब धेरै यो पैसाको कमी हुनदेखि चाहिँ धेरै हामीलाई सजिलो भएको छ अब महिनामा दुधको पैसा आउँछ सागसब्जी ताजा ताजा बेचेको यो पनि राम्रै पैसा अब पाउने गर्छौँ उयोबाट चाहिँ अब नानीहरूको स्कुल फिसहरू बुझाउन होइन गाडी भाडाहरू तिर्नु एकदमै सजिलो भएको छ हाम्रो गाउँघरको मानिसहरूलाई चाहिँ पशुपालन कृषि यो माछा पालन यो दुध बेच्ने कामले चाहिँ अब एकदमै राम्रो भएको छ